हलो हजुर म गाइडै बोलेको ए रिजर्भ गरिदिनु होटेल हजुर तपाईँको होटेलको च्वइस त थुप्रै छ कि तपाईँको बजट कति होला पर नाइटको पर नाइटकै होइन हुन्छ एकछिन हेर्दैछु मेरो यो डिस्ट्रिक्टमा चाहिँ अब होइन तपाईँलाई कस्तो चाहिएको अब एकजनाका लागि खाली चाहिएको कि ट्विन बेडरुम किङ हजुर तपाईँलाई रुममा सावर चाहियो सावर सावर ट्वइलेट हजुर सावर ट्वइलेट हुन्छ हजुर तपाईँकोमा अहिले पाँचवटा अप्सन चल्दैछ हैन एउटा चाहिँ राज होटल्सकोबाट छ हैन यसको तपाईँ अब पर नाइट हैन फिफ्टिन हन्ड्रेड छ हैन तपाईँ अब कति थर्ड फ्लोरमा छ हैन त्यो तपाईँको रुम चाहिँ अब हैन तपाईँको लक्जरी टाइपको छ हैन बेडरुम पनि त अर्को ट्विन बेडरुम छ तपाईँलाई एउटा खाली चाहिएको तर ट्विन छ हैन किङ साइज अब तपाईँको त्यसमा पनि अब ब्रेकफास्ट पनि फ्री पाउनुहुन्छ हजुर बेस्ट प्राइस लोवेस्ट प्राइसको हजुर तपाईँको मार्जिन अब तपाईँको वान थाउजेन्डमै मार्जिन तपाईँको एकछिन ल म मार्जिन खोज्छु तपाईँको मार्जिनको मेरोमा एक हजारको चाहिँ छैन कि एक हजार एकसय पर नाइटको चाहिँ छ तपाईँको यो होटलको पनि राम्रै छ सावर पनि पाउनुहुन्छ बेडरुम पनि ट्विन चाहिँ छैन सिङ्गल किङ चाहिँ छ हैन हजुर तपाईँ अब यसमा अगिको राज होटल जस्तो तपाईँले अब फ्री ब्रेकफास्ट इन्क्लुडेड चाहिँ पाउँदैन तपाईँले बाहिरै खानुपऱ्यो अब यसमा तर यो होटलमा चाहिँ अब तपाईँले अब चाह्यो भने पनि अब अर्को राज होटलमा चाहिँ रुम सर्भिस छ हैन यो होटलमा रुम सर्भिस चाहिँ छैन तर होटलको बेडसिट्सहरूदेखिको लिएर सबै राम्रै छ रिभिउजहरू पनि राम्रै छ तपाईँलाई अब कुन चाहिँ चाहिएको तपाईँलाई अब एउटा बाह्रसयमा एउटा दामी छ होटल यो चाहिँ अब यो चाहिँ अब श्रेया होटलबाट हो हैन यो चाहिँ अब तपाईँको त्यस्तै सबै छ त्यसमा तर त्यसमा ब्रेकफास्ट पनि इन्क्लुडेड छ हैन विथ स्विमिङ पुल पनि पाउनुहुन्छ बेस्ट जुन चाहिँ तपाईँको टुवेल्भ हन्ड्रेडमै छ टुवेल्भ हन्ड्रेडमा तपाईँको बेस्ट डिल हो यो हजुर तपाईँलाई कुन चाहिँ चाहियो हजुर तपाईँको अब च्वाइस छ तपाईँको अब इन्डियन क्युजिन खानुहुन्छ कि अमेरिकन क्युजिन छ एसियन क्युजिन छ कुन चाहिँ खानुहुन्छ स्वेन होटल हजुर कति दिनको लागि चाहिएको वान नाइट अन्ली ओके ब्रेकफास्ट इन्क्लुडेड है हुन्छ हुन्छ तपाईँको म तपाईँलाई कल ब्याक गर्छु जब तपाईँको सबै डिटेल्सहरू दिनु